चराहरूमध्येमा मलाई अचम्म लाग्ने चरा चाहिँ मैले होइन कालिज चाहिँ देखेँ होइन कालिज चाहिँ अब त्यो चरा चाहिँ अब हेर्दा झट्टै हेर्दा चाहिँ घरमा पालिने कुखुरा कुखुरा जस्तै देखिँदो रहेछ होइन अन्त म त अब कुखुरै घरमा पालिने कुखुरा जस्तो लाग्यो है अन्त अब मैले सुन्दा चाहिँ अब त्यो कालिजलाई चाहिँ मान्छेहरूले मारेर खाँदो रहेछ त्यसको मासु चाहिँ घरमा पालिने कुखुरा जस्तै हुँदो रहेछ त्यो चाहिँ मलाई अब चाहिँ अचम्म लाग्यो त्यो चाहिँ कहिले काहीँ कता कता देख्दो रहेछ